स्टेसनरी सपमा कल लागेछ होइन ए मलाई भोलि मेरो साथीको बर्थडेको लागि यो गिफ्टहरू प्याक गरेर चाहिएको थियो यो दसवटा प्याक चाहियो त अनि एउटामा अब डटपेन जियोमेट्री होइन एउटा एउटा गर्दै अब यो जियोमेट्री बक्स अन्त एउटामा डटपेनहरू जेल पेन के के के के अब सामानहरू चाहिँ प्याक गरिदिनू दसवटा अन्त यो दाम कति पर्नुस पर्छ दुई सय रुपियाँ त बेसी भएन एक सय रुपियाँ पर्छ होला दुई सय रुपियाँ भन्नुहुँदैछ तपाईँले अनि अन्त यी जियोमेट्री बक्सहरूको चाहिँ कति पर्छ ए तपाईँ अलिकति हेरेर भनिदिनुहोस् त जियोमेट्री अन्त तिनवटा जस्तै के भन्छ हन्ड्रेड रुपिस वाला तिनवटा जस्तै गरिदिनू होइन प्याक अन्त तिन चारवटा डटपेन गरेर होइन अरू अब अरू केही पनि अब योहरू चाहिँ गरिदिनू होइन अब प्याक गरिदिनू केही पनि अनि अँ भोलि म लिनु आउँछु नि त

पैसा कति पैसा भन्नुहोस् त ए ल हुन्छ